हुनु त पहिला मेरो भनौँ बाजे बाजेदेखि जिजूले चाहिँ यो पुरानो पुरानो ग्रन्थहरू त्यो यो रामायणहरू सुख सागरहरू भयो कृष्ण चरित्र भयो फेरि सुन्दर काण्डहरू भयो जस्तो गिताहरू भयो के अरे यो यो कुन भन्थ्यो गिताहरू भयो यस्तो पुस्तकहरू थुप्रै पढ्थ्यो अनि जिजू बित्नुभयो जिजू बितेपछि बाजेले पनि पढ्नुहुन्थ्यो बिहान नुहाइ धुवाइ गरेर अनि पछि बाजे पनि बित्नु भयो त्यहाँदेखि मैले फेरि अलिकिति मैले पढेँ एक दुई क्लास पढ्दाखेरि मलाई पनि पढौँ पढौँ हेरौँ हेरौँ लागेर मैले पनि पढ्थेँ तर यसरी ग्रन्थहरू म पढ्दै जाँदाखेरि अलिअलि ज्ञान चाहिँ पायो मैले यसरी यो ग्रन्थ पढ्दाखेरि चाहिँ उहिले भगवानहरू यसरी जन्मिएको रहेछन् र यस्तो हुँदो रहेछ यसरी युद्ध भएको महाभारत भएको यस्तो भनेर चाहिँ मैले ज्ञान पनि पाएँ तर पछि मैले यसरी भग्वानमा राखेर पढ्दै गर्दा एउटा कुनै पुरोहितहरूले भनौँ एउटा पण्डितहरूले अरे यो त मैले नदेखेको ग्रन्थहरू किताबहरू मैले त यहाँ देख्नु पायो कहिलेदेखिको यो किताब तिमीले राखेको थियौ भनेर मलाई सोद्धाखेरि म होइन उहिले जिजूहरूले चाहिँ राखेको रहेछ जिजूहरूले पनि पढ्नुहुन्थ्यो यहाँ घरमै पूजा पाठ गर्नुहुन्थ्यो जिजू मरेपछि पनि बाजेले पनि गर्नुहुन्थ्यो बाजे मरेपछि बुवाले गर्नुहुन्थ्यो बुवा पनि बित्नुभएपछि त्यहाँदेखि मैले एक दुई क्लास पढ्दै थिएँ मैले पढेँ पढ्दाखेरि खेरि पण्डितले चाहिँ त्यसो भन्दाखेरि त्यहाँदेखि मैले पढ्नु पनि छोडिदिएँ र यो ग्रन्थहरूले चाहिँ यो भनौँ अब यो ग्रन्थहरूले चाहिँ राम्रै ज्ञानहरू दिन्छ